भिन्न भाषा र बोली बोलिने ठाउँहरूमा जाँदाखेरि धेरै समस्याहरू समाधान गर्नु अफ्ठ्यारो पर्ने रहेछ र यस्तो स्थितिमा हातको चालले बात गरेर पनि कुराकानी गर्नुपर्ने स्थिति आउँदो रहेछ